म त भाइ खाली समयमा बस्यो काम घरको कामहरू हुन्छ कामहरू गऱ्यो यसो वरिपरि साफसफाईहरू हुन्छ त्यही हेऱ्यो नानी हेऱ्यो यसो साथीहरूसँग निस्क्यो एकछिन छिमेकीहरूसँग त्यस्तै हो